मेरो गाउँ मलाई असाध्यै मनपर्छ चिया बगान छ हरियाली मान्छेहरू आउँछ काम गर्छ त्यताउदि बस्छ गाउँको मान्छे पनि साह्रै राम्रो छ यो बाटोघाटो पनि राम्रो छ गाडीहरू आउँछ त्यस्तो देख्छौँ कति राम्रो छ हाम्रो गाउँ